म फुलहरू रोप्छु साग सब्जी लगाउँछु मल माटो जम्मा गरेर मल माटोसँग रोप्छु पानीहरू लगाउँछु काट्नेहरू कैँची चाहिन्छ काँटा चाहिन्छ काँटा चलाउँछु फरुवाहरू चलाउँछु अन्त काटेर बारबेरहरू गर्छु सब्जीहरू पनि लगाउँछु सिक्कलहरू चाहिन्छ खुकुरीहरू चाहिन्छ खु पानीहरू पनि लगाउँछु पाइपबाट भएन भने झिन्जिरीबाट लगाउनु पर्छ त्यति गर्छु अन्त गुवाहरू पनि अलि अलि बिजनहरू सार्छु रोप्छु सब्जीहरू अलि इस्कुस सागहरू लगाउँछु फुलहरू पनि रोप्छु अलि अलि घरको सोको लागी अब छैन भने पनि असुहाउँदिलो देख्छ अलि अलि रोप्नु पर्छ फुलहरू पनि अलि घर सुहाउँदिलो बनाउनु पर्छ मान्छेले देख्दा पनि अरे राम्रो बनाएछ अलि सुहाउँदिलो भएछ भनोस्